म अखबार अखबार पत्रिकाहरू त पढ्दिनँ हेर्दिनँ त्यति साह्रो बेला बेला युटुबमा भ्लगहरू चाहिँ हेर्ने गर्छु त्यो पनि त्यति साह्रो हेर्दिनँ मलाई भ्लग चाहिँ मेगको भ्लग चाहिँ पुरा मनपर्छ किनभने मेगले खाली एग्रीकल्चरको त्यही कल्चरको बारेमा कल्चरमै बसेर त्यसरी भ्लग गर्छ कल्चरकै विषयमा हुन्छ त्यही भएर मलाई भ्लग मन पर्छ म प्राय उसकै भ्ल भ्लग हेर्ने गर्छु त्यति साह्रो हेर्दिनँ पनि बेला बेला युटुबमा गएर भ्लग हेर्छु न्युजपेपर अखबारहरू पढ्ने त मेरो आदत छैन त्यही भएर मलाई मन पनि पर्दैन इन्ट्रेस्ट छैन त्यही भएर त्यो हेर्दिनँ म भ्लग चाहिँ हेर्छु यो बेला बेलामा